हुन त म किसान होइन तरै पनि मेरो कतिजना चिनापर्ची जसले जो किसानहरू छन् है उनीहरूले आफ्नो जति पनि उत्पादन भएको उत्पादन छ उनीहरूको जस्तै भयो सुन्ताला भयो इस्कुस भयो है साग सब्जी भयो त्यो लगेर जुन चाहिँ डिपोमा लगेर मध्यस्थताकारीहरूले त्यसमा थुप्रो प्रफिट खाएर है त्यो कम्ती दाममा किनेर बेसी दाममा बेच्ने गर्छन् है र त्यो हिसाबले मध्यस्थताकारीहरूले त्यसलाई शोषण गरिरहेको छ सरकारले यो एउटा व्यवस्था मिलाउनुपर्छ यस्तो एउटा व्यवस्था मिलाउनु पर्छ जसमा चाहिँ मध्यस्थताकारीहरूले किसानहरूलाई शोषण गर्न नसकोस्